हेलो हजुर भन्नुहोस् अँ अँ अँ भन त बैनी अँ अँ रेन्ट दिनु थियो नि त्यही एक महिनाको भएको छ अँ एक महिनाको दिनुभयो त इलेक्ट्रिसिटीको बिल पनि इलेक्ट्रिसिटीको बिल हेर्नुपर्छ मिटरमा कति उठेको छ तिम्रो रुमभित्रै छ मिटर सब मिटर हेरेर हिसाब गर्नुपर्छ र पनि बिल अलिअलि त आएको होला यसो हेर्नु हेर्नुपर्छ त्यहाँनिर अन्त मिलाउनुपर्छ हिसाब किताब गरेर रुममा फाल्टु मान्छेहरू साह्रै नल्याउनु बेला बेला वरिपरिबाट कम्प्लेन आउँछ हुन्छ त्यसो भए म भरै भोलितिर खोलेर हेरिवरी हिसाब गरेर हिसाब पठाइदिन्छु मेरो नम्बरमा जिपे गरिदिनु नि त ल ल ल मैले मिस्त्रीलाई भनिरहेको छु अब एक दुई दिनमा कहिले आउँछ म लगाइदिन्छु नि ठिकै पारिदिई राख्छु तिमी आउँदाखेरि अँ

ल ल म त्यहाँ मिस्त्री आएको बेला बेसिन र त्यो लगाइदिन लगाउँछु नि म त खिर्कीमा पनि ग्रिल लगाइदिन्छु नि ग्रिल लगाइदिन लगाउँछु मिस्त्री आएको बेला ल अँ अँ ल ल म मिस्त्री आउँदैछ त्यति बेला चाहिँ डल्लै गरिदिई राख्छु बेसिन त्यो खिडकी बनाइदिई राख्छु नि बिलको पनि म पठाउँछु अहिले यसको पर्दैन त्यो त म यहाँ मै गरिदिन्छु नि मेरै घर हो बनाउनु मिस्त्री बोलाई नै राख्छु कि ल है मैले रेगुलेटरहरू त त्यो भइहाल्छ तिमी आएको बेला लगाउनुपर्छ त्यो अरू चाहिँ म पहिला गरिदिई हाल्छु नि ल ल ल ओके ल ल